अब नेपाली मानिसहरूले आफ्नो भाषाको चाहिँ भा भाषाहरू नेपाली भाषा चाहिँ कसरी चाहिँ उयो गरिरहेको छ भन्दाखेरि अब आफ्नै नेपाली भाषा बोलेर है अब स्कुलदेखि लिएर कलेजदेखि कलेज अब ब्याङ्कहरूतिर पनि कुनै पनि अब एप्लिकेसन या चिठीहरू लेख्दाखेरि नेपाली भाषामै लेखेर नेपाली भाषामा नै उयो बुझाइ राखेको छ